मैले अस्ति एउटा ब्याग किनेको थिएँ झन्डै अब यस्तै सात आठ दिन भयो एकदमै राम्रो लाग्यो क्वालिटी पनि एकदमै राम्रो रहेछ अब ब्याग बोक्दा पनि कम्फर्टेबल हुने राम्रो रहेछ कलर पनि पुरा मनपऱ्यो एकदमै राम्रो रहेछ क्वालिटीहरू